तपाईँ गाउँमा बस्नु हुँदो रहेछ र तपाईँ गाउँमा तपाईँको गाउँमा फलफुल खेतीपाती साग सब्जीहरू के के हुन्छ कहिले कहिले हुन्छ यसो बताइदिनुहोस् न हजुर मेरो गाउँमा फलफुल साग सब्जीहरू चाहिँ मकै हुन्छ इस्कुस हुन्छ फर्सी हुन्छ साग हुन्छ डल्ले खोर्सानी हुन्छ निम्बु पनि हुन्छ मुली हुन्छ कोदो हुन्छ अन्त इ कोही कोही बेला बीँ पनि हुन्छ र अरू अन्य सब्जीहरूमा छै भिन्डी हुन्छ यो प्याज पनि हुन्छ रोप्यो भने र अरू टमटर पनि रोप्यो भने हुन्छ खोर्सानीहरूमा डल्ले त हुन्छै हुन्छ लाम्चे खोर्सानी पनि हुन्छ र अर्को छुर्पीमा खाने ढोँडे खोर्सानी पनि हुन्छ त्यसै गरेर यो अहिले जुन चाहिँ बर्खाको सिजन छ त्यति बेला चाहिँ मकै हुन्छ हाम्रोमा मकै सँगसँगै मकैको फेदफेदमा साग र मुली पनि हुन्छ र जब यो मकै रोपिसक्छ त्यति बेला फेरि कोदोहरू हुन्छ धान पनि हुन्छ र मटर हुन्छ सिमी हुन्छ अनि जब मटर सिमीहरू सकिसक्छ फेरि हामी विन्टरको समयमा त्यतिबेला आलु रोप्ने गर्छौँ र आलुहरू पनि मजाले फल्छ अनि आलुहरू फलिसकेपछि हामीले फेरि मकै नै फसल लाउँछ र यो त भयो फलफुलहरू अथवा साग सब्जीहरू र यो बाहेक जुन चाहिँ साना साना हुन्छ धनियाँको पत्ता सौँफको पत्ता पुदिनाको पत्ता योहरू पनि मजाले हुन्छ र हाम्रो गाउँ चाहिँ एकदमै भगवान्ले बास गरेको जत्तिकै छ किनभने यहाँनिर पानी पनि मजाले छ र जमिन पनि एकदम मलिलो छ साथसाथै गरम बेसी छैन पानी बेसी पर्यो भने पनि बेसी जाडो छैन एकदमै बस्ने लायकको जग्गा भएकोले गर्दा सबै प्रायः प्रायः फलफुलहरू हुन्छ बाहिर जमिनमा नभए भने पनि हटहाउस् बनाएर पनि मान्छेले लाउने गर्छ